हाम्रो नजिकको सहर भनेको सिलगडी कालेम्पोङ दार्जिलिङ अब त्यस्तो ठाउँमा जाँदाखेरि कोही बेला ठाउँ अब जगा चिनिँदैन अटो रिक्सातिर जाँदाखेरि दोकानेहरूलाई सोद्धाखेरि उनीहरूले अब ठिकसँगले जगा बताइदिँदैन बताउ नबताउँदाखेरि आफूले दुःख पाइन्छ आफूले भोग्नु पर्छ अब नजिक छ भने टाढो बताइदिन्छ त्यो ठाउँमा जाँदाखेरि आफूलाई अब धेरै समस्याहरू हुन्छ छिटो पुग्ने ठाउँमा आ आफू ढिलो पुगिन्छ त्यसो त हामीलाई अब त्यस्तो कतिवटा समस्याहरू चाहिँ भइरहेको हुन्छ